पश्चिम बङ्गालमा चाहिँ संस्कृतिको हिसाबले हेर्नु हो भने पहिला इतिहास र इतिहासमा जस्तै टी गार्डन जस्तै अब चियापत्ती बगानमा काम गर्ने लेबरहरू नाना जग्गाबाट लिएर आएको हुनाले आफ्नो आफ्नो संस्कृतिको उनीहरूले आफै आफैले लिएर आएका हुन् जस्तै नेपालीले नेपालीको सांस्कृतिक ल्यायो आदिवासीले आदिवासी संस्कृति ल्यायो बिहारीले बिहारीकै संस्कृति ल्यायो बङ्गालीको आफ्नै सांस्कृतिक थियो त्यसले गर्दा पश्चिम बङ्गालमा आफ्नो आफ्नो संस्कृति आफै आफैसँग प्रभावित भएको छ